हेर न साथी मैले एउटा सनसिल्कको कन्डिस्नर अर्डर गरेको थिएँ त्यो त एकदम घिन लाग्दो हुँदा रहेछ र कपाल पनि पुरै झर्दाे रहेछ त्यो कन्डिस्नर चाहिँ एकदम घिन लाग्दो हुँदो रहेछ सनसिल्कको चाहिँ एकदम राम्रो हुँदैन रहेछ नि हौ